मलाई चाहिँ चलचित्रको बारेमा भन्नुपर्दा चाहिँ म अब जुन पिक्चरमा एकदमै राम्रो कथा काहानीहरू एकदमै राम्रो हुन्छ जसको एन्डिङ राम्रो भएको हुन्छ त्यस्तो खेल्के चलचित्र चाहिँ मलाई मन पर्छ त्यसरी नै अब अमिर खानको पिके पिक्चर चाहिँ मलाई एकदमै ज्यादा मन परेको हो किनभने त्यसमा चाहिँ के बताएको छ भन्दा त्यसमा चाहिँ हामी मानिसहरू सबै एक एकै हौँ खालि हामीलाई जातले आफ्नो वेशभूषाले मात्रै छुट्ट्याएको हो भन्ने चाहिँ त्याहाँ देखाएको छ भगवान त एउटै हो नि त भगवान त सब सबै मानिसहरूको लागि भगवान् एउटै हो तर अब हामी मानिसले चाहिँ बुझ्दैनौँ नि त मानिसले चाहिँ भन्छ कि मेरो प्रभु प्रभु नै राम्रो मेरो बुद्ध तामाङहरूले भन्छ मेरो बुद्धै नै मेरो गौतम बुद्ध नै सबै उनीहरूले नै राम्रो भन्छ यता आबो हामी हिन्दूहरूले भन्यो भने हाम्रै भगवान् राम्रो सबैको आफ्नो आफ्नो नै राम्रो भन्ने गर्ने गर्छ तर त्यस्तो खासमा त्यहाँ पिके पिक्चरमा चाहिँ के बताएको छ त्यस्तो केही होइन हामी सबै जो जत्ति पनि मानिसहरू छौँ त्यो चाहिँ एकै हौँ एउटै छ मान्ने तरिका एउटै छ अब हेर्नुहोस् हिन्दूहरूको एउटा ढुङ्गालाई अगाडिपट्टि राखेर पनि पूजा गरिरहेको छ तर भगवान् त कसले देखेको छ देखेको छैन नि त त हाम्रो एउटा विश्वास त हो अब विश्वास कसरी त्यहाँबाट भगवान् आएर त हामीलाई भन्दैन कि यस्तो तिमीलाई यस्तो हुन्छ उस्तो हामीले मनले जे ठान्छौँ त्यही हुन्छ त्यही कारण हामी एउटा जतासुकै जथाभाबी पनि कुराहरू सुन्नु हुँदैन भनेर चाहिँ पिकेमा बताएको छ त्यही कारण मलाई पिके पिक्चर साह्रै मन परेको छ